हजुर हजुर हजुर तपाईँ को बोल्नु भएको होला है नमस्ते नमस्ते हजुर हजुर हजुर म सोच्थेँ नि तपाईँहरूले जत्ति बेला भन्नुहुन्छ म त्यति नै बेला आउँछु तपाईँहरूले समय मिलाएर ठाउँ कन्ट्याक्ट गर्नुहोस् म जहिल्यै भन्नुहुन्छ म त त्यही बेलै आइहाल्छु नि अनि हजुर हजुर हुन्छ त्यसो भए यसो गरौँ कि म्याम के रे तपाईँहरूले टाइम र डेट चाहिँ बताउनुहोस अनि गाउँबाट कम्युनिटीबाट हाम्रो दिदीबैनीहरू एक दुइजना दाजु भाइहरू पनि भेला गर्नुहोस् अनि त्यो हाम्रो घरबाट निस्केको मैलाहरूलाई कसरी टुङ्गो लगाउनु भन्ने कुराहरू पनि हामीले उनीहरूलाई हातले गरेर सिकाएर जस्तै के रे यो पोलिथिनहरूलाई कसरी टुङ्गो लगाउनु खाएर फ्याँकेको किचनबाट निस्केर निस्केको सामानहरूलाई कहाँनिर लगेर के गर्नु त्यो कुराहरू हाम्रो कम्युनिटीभित्रमा जानेर सिकेको छ भने पनि धेरै मैलाहरूबाट हामी जोगिन्छौँ हो अन्त अहिले इकोब्रिक इकोब्रिकको विषयमा पनि हाम्रो यहाँ दिदीबहिनीहरूले गाउँमा आएर सिकाइदिनुहुन्छ इकोब्रिक कसरी गर्ने र पोलिथिनहरूलाई कसरी टुङ्गो लगाउनु पर्ने भन्ने कुरोहरू पनि सिक्नु सक्छ अनि कम्पोज मलको विषयमा पनि सिकाउँछ जस्तै कि अब त्यो त्यही मैलाहरू त हो बाहिर गएर बेसी थुप्रेर त्यहाँ अन्त त्यो कुराहरू चाहिँ हामीले घरमै आफ्नै घरमा त्यो सबै कुरोहरू सटाउनु सक्यौँ भने चाहिँ धेरै राम्रो हुन्छ अनि जस्तै फाल्टो लुगाफाटाहरू हुन्छ त्यस्तो चिजहरू चाहिँ हामीले यहाँ एनजिओहरूले लाँदोरहेछ होइन उहाँहरूलाई अब निस्केको हाम्रो घरबाट निस्केको कति चिजहरू चाहिँ उहाँहरूले लाने लाने उइस गरेको रहेछ र त्यो पनि म तपाईँहरूले मिलाइदिन्छु उहाँहरूले त्यो सबै सामानहरू तपाईँहरूको गाउँमै आएर लिएर जान्छ हो तर त्यो सामान चाहिँ ठिक ठाउँमा निकालेर कलेक्सन गरिदिइराखिदिनु भएको छ भने चाहिँ त्यो पनि त्यहाँबाट हटाइदिन्छ

हजुर ए हुन्छ हुन्छ हुन्छ म्याम हुन्छ